खेलाडीहरूलाई टाइम दिन मेरो क्षेत्रमा विशेष केन्द्रहरूबारे बोल्नुपर्दा म त एउटा गाउँबाट बिलङ गर्छु र मेरो गाउँको नाम मङ्पू हो अनि यसरी खेलकुदलाई मेरो गाउँले कसरी प्राथमिकता दिन दिन्छ भन्दा भन्नेबारे बोल्नुपर्दा चाहिँ सिधै सानो सानो एसोसिएसनहरू छ जस्तै मङ्पुल फुटबल एसोसिएसन देव फुटबल एसोसिएसनले मङ्पूले स्पोन्सर गर्छ कुनै पनि गेम्स वा कुनै पनि कहाँनिर फुटबललाई तालिम गर्न सिकाउँछ त्यो एसोसिएसन छ त्यस्तै प्रकारले मेरो गाउँदेखि अर्को गाउँ जानुहोस् डाली जानुहोस् डाली फुटबल एसोसिएसन हौ तो तो सानसानो एसोसिएसन या मङ्पू फुटबल फेडेरेसन क्लब यो सानसानो एसोसिएसन सानसानो क्लबहरू चाहिँ हाम्रा यो हाम्रो यो क्षेत्रमा धेरै पाउने गर्दछ जस्तै यो जस्तै मैले भने मङ्पू फुटबल एसोसिएसन यो फुटबल एसोसिएसनले फुटबल खेलाडीहरूलाई तालिम दिन्छ फाइनेन्सियल सपोर्ट गर्छ स्पोन्सर गर्छ अनि साथसाथै यो तालिम दिने मान्छेलाई एउटा उसको स्यालेरी जस्तो पनि उसले मिल्ने गर्दछ र यी सानोसानो एसोसिएसनहरूले खेलकुदलाई खेलकुदलाई धेरै सहायता गर्दछ यो मेरो क्षेत्रमा अनि केन्द्रहरूबारे बोल्नुपर्दा केन्द्रहरू साह्रै ज्यादा ठुलो ठुलो क्लबहरू त खासै मेरो गाउँमा उपस्थित छैन मतलब भइसकेको छैन त्यत्ति डेब्लप भइसकेको छैन तर आउने दिनमा हुन्छ भन्ने मलाई एकदमै आशा छ